खै मैले सेम्पो मगाएको थिएँ हिजो अस्ति छैन सेम्पो त आउन त आयो तर मलाई मलाई त्यो सेम्पोले एकदम सुट गरेन मलाई मन परेन अन्त सँगैमा फेरि मेरो बहिनीलाई त्यो सेम्पोले कस्तो मजाले सुट गर्यो मलाई त गरेन अनि त्यो सेम्पो लगाएर त मेरो कपाल निकै मात्रमा झर्न थाल्यो चाया परेर भयो क कपालहरूतिर एलर्जी भयो छैन मेरो कपाल पुरा झर्यो मेरो यत्रो मोटो कपाल थियो सबै झरेर झरेर अहिले पातलो न पातलो भयो यो प्रडक्ट त मलाई मन परेन यो सेम्पो चाहिँ त्यत्रो पैसा पनि गयो मेरो वेस्ट भयो छैन अब के गर्नु होस् अब म पहिलाकै सेम्पो चलाउँछु अब जुन पायो त्यही सेम्पोले मलाई सुट हुँदैन रहेछ सँगैमा मेरो बहिनीलाई त मजाले सुट भयो मजाको कपालहरू बाक्लो आयो मेरो त आएन पनि राम्रो भएन त्यो सेम्पोमा त्यो कन्डिस्नर झन् कस्तो घिन लाग्दो हुँदो रहेछ मन परेन च्याप च्याप अन्त राम्रो पनि हुँदैन रहेछ त्यो प्रडक्ट त्यो प्रडक्ट चाहिँ मलाई मन परेन त्यस्तो प्रडक्टहरू चाहिँ अब म युज गर्दिनँ मेरो कपालहरू पुरा वेस्ट भयो छैन कपाल पातलो भयो अब मैले फेरि त्यसलाई रिकभरी गर्नु पर्यो भएन पनि अब हुँदैन रहेछ मेरो सँगैमा फेरि मेरो बहिनीको यस्तो दामी कपाल भयो हेरौँ हेरौँ मजाको लामो सिल्की भयो मेरो चाहिँ भएन मलाई त्यसले सुट गरेन पुरा कपाल झर्यो अब म फेरि त्यसलाई नयाँ रिकभरी गर्नका लागि पहिलाकै सेम्पो युज गर्छु त्यो सेम्पोहरू चलाएर फाइदा हुँदैन रहेछ जुन पायो त्यही प्रडक्ट चलाउन पनि हुँदैन रहेछ अब मैले चाहिँ बुझेँ अब त्यो प्रडक्ट चाहिँ मैले एकदम एकदम एकदम मन परेन हो मलाई मेरै प्रडक्ट मैले लगाएको सेम्पो चलाउँछु अब चाहिँ अबदेखि चाहिँ म कुनै अरू बे बेसी केमिकल भएको सेम्पोहरू चाहिँ चलाउँदिनँ